हल्लो रोडसाइडको बहिनी हो ए बहिनी तपाईँको त्यो रोडसाइडको दोकानमा अहिले के के पाउँछ हौ त्याँनेरि मलाई चाहिँ थुक्पा मोमो त्यस्तोहरू चाहिएको थियो हो अनि त मेरोमा चार पाँचजना बहिनीहरू आउनुभएको छ त पाहुना र बहिनीहरू यसो घुम्नुलाई घुमाउनुको लागि खुवाउनुपर्यो भनेर लिएर आउनुपर्यो भनेर सोधेको बहिनी मलाई त्यो नरिवलको चाना पनि मनपर्छ हौ नरिवलको चानाहरू हो अँ अँ अँ अँ

झोल मोमो

अँ त्यही त बहिनी त्यहाँ झोल मोमोहरू चाहिँ कसरी प्लेट छ हौ बहिनी अहिले ए अच्छा ए नरिवल चाहिँ कसरी चाना हो ए मेरोमा पाँच छजाना बहिनीहरू आउनुभएको छ कि अनि त बिचराहरू टाढाबाट आउनुभएको हो घुम्न जाऔँ भनेर चाहिँ लिएर आउनुपऱ्यो भन्दैछु हो अनि त अनारसहरू पनि कसरी प्लेट बिक्री गर्नुहुन्छ अनारस पनि पुरा मन पराउँछ हाम्रो बहिनीहरूले अँ

हुन्छ अँ त्यही त अब गर्मी चढ्यो हो फ्रुटहरू राम्रो हुन्छ नि त है त्यस्तै हो नि गरममा खानुपर्ने अँ म अहिले दुई बजेतिर आउँछु कि बहिनी अहिले राखेँ ल